हजुर हजुर हजुर

हजुर ए त्यो तपाईँहरूले त राखेको त एकदमै खुसी लाग्छ नि मलाई अँ एकदम ठिक गर्नु भएछ तपाईँले एकदमै अब हामी आउँछु नि त्यसरी प्रोग्राम झन् आउँछु नि झन् त्यस्तो मैला फोरका हुन्छ हामीले त्यही त उयो गरेको ड्युटी त्यस्तो छ हाम्रो हो

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हुन्छ हुन्छ हुन्छ हजुर

हजुर हुन्छ हुन्छ हुन्छ बहिनी हामी आउँछु नि ल हजुर नेक्स्ट सन्डे चाहिँ फ्री हुन्छु बहिनी हुन्छ बहिनी हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ बहिनी हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ ल